नेपाली भाषाको इतिहासको कुरा गर्नु भन्दा चाहिँ कुरा गर्नु पर्दाखेरि चै आजभन्दा हजार वर्ष अगाडिको कालखण्डमा पुग्नपर्ने हुन्छ जसमा चाहिँ दुल्लुको शिलालेखमा हामीले पहिलो इतिहासको रूपमा भाषाको इतिहासको रूपमा हामीले विभिन्न त्यहाँका ताम्रपत्र त्यहाँका शिलालेख र त्यहाँका विभिन्न स्थानहरूमा चाहिँ राजाहरूले जुन ताम्रपत्रहरू छपाउँथ्यो त्यस स्थानहरूमा अ अवशेषहरू नेपाली भाषाको अवशेषहरू पाइएको थियो र विशेष गरेर अशोक चल्लको ताम्रपत्रहरूमा पनि अब पाइएको थियो र त्यसमा एउटा उद्गार पहिलो नेपाली प्रारूपको जुन भाषा देखिएको थियो जसमा चाहिँ हाम्रो आली अटली अक्र्या छु जस्ता भाषा का नमुनाहरू पनि पाइएको थियो र नेपाली भाषा समय अनुसार यसको विकास पद्धति बढ्दै जाँदाखेरि र नेपाली भाषाले बिचमा विभिन्न नामहरू पनि पायो जसलाई जसले जसमा चाहिँ गोर्खा भाषा पनि भनियो यसलाई खस भाषा पनि भनियो यो भन्दा अगाडि खस र यस्तै विभिन्न यसको इतिहासको क्रममा यसलाई विभिन्न नामले पनि अब पु बोलिँदै आएको छ र विभिन्न नामले चिनिँदै आएको पनि छ र नेपाली भाषा समय बित्दै जाँदाखेरि यसको विकासमा विभिन्न अन्य भाषाहरूको पनि अन्य देशज भाषा र विदेशी भाषाहरूको आगन्तुक भाषाहरूको पनि प्रभाव निकै परेको छ जसमा चाहिँ उर्दु भाषा फारसी भाषाहरूको एकदमै विशेष गरेर यसमा प्रभाव परेको छ र संस्कृतको पनि एकदमै भाषामा यसमा एकदम प्रभाव परेको छ र संस्कृतको विभिन्न भाषाहरू आज आजपर्यन्त पनि नेपाली भाषामा जडित छ र यो समय अनुसार यसको परिवर्तन विभिन्न रूपमा हुँदै आएको छ यसमा विभिन्न भाषा वैज्ञानिकहरू र भाषा अध्ययन चिन्तन गर्नेहरूले नेपाली भाषाको अध्ययन गरेर वैज्ञानिक अध्ययनहरू भएका छन् र यस हिसाबले आजसम्म आउँ आउँदाखेरि नेपाली भाषाले एउटा मौलिक स्वरूप पनि पाएको छ र यसको परिवर्तन आज विशेष गरेर नेपाली भाषाको एउटा छुट्टै ब यसको व्याकरण छुट्टै एउटा मौलिकतामा नेपाली भाषा आजको समय स्थितिसम्म आइपुगेको छ